हाम्रो ग्रामीण क्षेत्रको सरकारी सुसनको छेउमा चाहिँ जस्तै कि पञ्चायत अफिस बिडिओ अफिस थाना हरू छ जस्तै पञ्चायत अफिसतिर राम्रो काम भएन घोटालाहरू भयो भने थानाहरूले हेर्छन् होइन त्यहाँ चाहिँ अब ब्लक अफिस छ ब्लक अफिसमा सान सानो कुराहरूको प्रोजेक्ट आउँछ र त्यही प्रोजेक्ट चाहिँ हाम्रो गाउँहरूमा जान्छ त्यही सान सानो चाहिँ त्यहीबाट चाहिँ हुन्छ पञ्चायती काम जसलाई चाहिँ हन्ड्रेड डेज भन्छ र पञ्चायती काम हुन्छ अलग कसै गरिब दुःखीहरूको घरमा हाम्रो अब गाउँघरमा त टालेको छानाहरू हुन्छ होइन टालीहरू हुन्छ त्यो टालीहरू अब छाना चुहुन्छ पानी त्यस कारणले गर्दाखेरि चाहिँ त्योहरूको लागि पञ्चायत अफिस बिडिओ अफिसबाट चाहिँ हामीलाई प्लास्टिक दिन्छ जुन चाहिँ प्लास्टिकले हामीलाई बच बचाउँछ पानीबाट प्लास्टिकहरू टालीहरू बाँड्छ कोही बेला खानाहरू दिन्छ कोही बेला गरिब दुःखीलाई त्यहीँबाट ओड्नाहरू दिन्छ ओड्नेहरू दिन्छ र यसरी नै पञ्चायत अफिसमा धेरै कामहरू छन्